भारतका मानिसहरू जाने मुख्य धार्मिक स्थलहरू वैष्णवी देवी मन्दिर जम्मू कश्मीर अनि केदारनाथ उत्तराखण्ड पाथिभरा नेपाल काशी हरिद्वार लुम्बिनी बौद्धस्थल अनि अन्य थुप्रै जग्गाहरू छन् र यसबारे कुनै पनि को बारेमा भन्नुपर्दा केदारनाथको बारेमा भन्नुपर्दा केदारनाथ विशेष प्रकारले शिवजीको पूजा गरिन्छ त्यहाँनिर अनि त्यहाँको धार्मिक स्थलबारे यो सत्य छ कि त्यहाँनिर शिवजीले ध्यान गरेका थिए र त्यही यथार्थलाई मानिसहरूले आत्मसम्मान गर्दै शिवरात्रीको दिन साथै अन्य दिनहरूमा पनि तर विशेष गरी शिवरात्री पूजालाई अवसर पारी मानिसहरू त्यहाँ जाने गर्दछन् र शिवरात्री भारतवासीको निम्ति एउटा ठुलो पूजास्वरूप चाड जस्तै मनाइने गर्दछ